भारतमा विभिन्न प्रकारको खानाहरू पाइने गर्छ र एकदमै पौष्टिक एकदमै मिठो मिठो विभिन्न प्रकारको खानाहरू प पाउने गर्छ किनकि यहाँनिर भारतमा विभिन्न धर्मावलम्बी अथवा विभिन्न जातिका मान्छेहरू रहेको कारणले गर्दाखेरि यहाँनिर विभिन्न प्रकारको सांस्कृतिकदेखि लिएर विभिन्न किसिमको भोजनहरू पाक्ने गर्छ त्यसैले गर्दाखेरि भोजन एकदमै राम्रो हुन्छ र दैनिक जीवनमा पनि हाम् मेरो म पनि यस्तो विभिन्न खानाहरू घरमा पनि हामी बनाउने गर्छौँ जस्तै राज्मा दाल भात चामल यस्तो साधारण खानाहरू हामी बनाउने गर्छौँ कोही बेला कोही बेला मासु भात पनि हुने नै गर्छ जहाँनिर मसलाहरू हालेर एकदमै मसालेदार कोही बेला पनिरहरू हालेर पनि बटर चिकनहरू हामी यसरी बनाउने गर्छौँ र सबैभन्दा मिठो लोकप्रिय भो व्यञ्जन भनेको त्यही हो राज्मा दाल भात सब्जी यस्ताहरू मसलाहरू हो जिरा धनियाँ गरम मसला लसुन प्याज टमाटर यहीहरूले बनाएको तत्वहरू मसालाहरू एकदमै भारतमा लोकप्रिय छन्